हजुर म बसेकोमा चाहिँ रुखपातहरू हुन्छ है चिलाउने टिक नेभारा नेभारा हुन्छ त्यहाँदेखि चिलाउने हुन्छ टिक हुन्छ यसमा सिरिस उत्तिस है त्यस्तैहरू हुन्छ अनि खेतीपातीमा धान हुन्छ मकै धान कोदो अनि मकै धान कोदो प्लस त्यसमा उयो पनि हुन्छ काँक्राहरू हुन्छ फर्सीहरू हुन्छ है भेजिटेबलहरू अनेक उ यसको किसिमको हुन्छ धेरै धेरै किसिमको पत फुलहरू हुन्छ है कलर कलरको कलर कलरको फुलहरू हुन्छ यसमा फेरि तपाईँको झारहरूमा पनि तपाईँको अनेक त्यो गोलपत्ताहरू भन्ने है त्यो घाटी दुख्दा हामी त युज पनि गर्छौँ त्यस्तो अबिजालो है बुहारीझारहरू भन्छ अब त्यसलाई त के भन्छ उयसमा त है बुहारीझारहरू भन्छ र यस्तोहरू हुन्छ हाम्रो चाहिँ